र जब म कलेजमा पढ्थेँ है त्यति बेला चाहिँ मैले मेरो साथीको लागि एउटा कविता चाहिँ लेखेको थिएँ है यो कविता चाहिँ अब प्रेम सम्बन्धी कविता नै थियो र त्यो समयमा म अलिअलि लेख्ने पनि गर्थेँ र लेखेर मैले मेरो साथीलाई जब दिएँ उसले यो कविता धेरै नै मनपराएकी थिई र उसले सायद धेरै वर्षसम्म त्यो कविता आफूसित सम्हालेर पनि राखेकी थिई